हजुर अब मैले अहिले चाहिँ भर्खर भर्खर ग्राजुएसन सकेको हो र मैले आर्ट्स लिएर पढेको थिएँ र कलेजमा आएर चाहिँ नेपाली लिएँ अन्त अब धेरैले नेपाली किन लियौ के गर्नु लिएर त्यस्तोहरू पनि भन्थ्यो र अब त्यो के गर्ने कसो गर्ने भनेर त खासै त लिएको होइन अब त्यो एउटा इच्छा लागेर अब नेपाली लिने इच्छा लाग्यो र अब अहिले नेपालीलाई त्यस्तो इम्पोर्टेन्स दिँदैन मान्छेहरूले यो यहाँबाट दार्जिलिङमा पनि नेपालीलाई किन लिएको अब त्यस्तो केही फाइदा छैन त्यस्तोहरू भन्छ तर अब नेपाली पढ्दा चाहिँ अब कस्तो हुन्छ भनेर चाहिँ अब त्यो एउटा नेपालीको केही बुझ्नुको लागि नेपालीको के के थियो कस्तो छ कस्तो हुनसक्छ अब त्यस्तै विषयमा बुझ्नुको लागि चाहिँ लिएको थिएँ विशेष गरेर चाहिँ अन्त अब नेपाली हुनु त अब खास चाहिँ सजिलो लागेर लिएको थिएँ मैले त तर अब कलेजमा आएर बुझियो साह्रो हुँदोरहेछ भन्दा पनि तर साह्रै भए तापनि इन्ट्रेस्ट भएपछि त्यो कुरा गर्नु मजै लाग्दोरहेछ र यो कलेजमा आएर धेरै कुराहरू जानकारी पाइयो जस्तै अब यो कविता कहिलेदेखि लेखियो कविता उपन्यास काव्यहरू कहिलेदेखि लेखियो र कसरी विकास भयो त्यसको बारेमा धेरै कुरा सिक्नु पाइयो र अब अनुवादको विषयमा पनि सिकियो र अब मानिसहरूको अगाडि कसरी बोल्यो बोल्नुपर्ने त्यो अब हामीले धेरै सेमिनारहरू गरेर त्यो पनि अलिअलि सिकेका छौँ र अब कलेज पढेर त्यति चाहिँ अब राम्रो भएको छ र अब कतिवटा कुरामा अप्ठ्यारो लाग्दैन अब कहीँ त्यो बोल्नुपऱ्यो भने अलिक बोल्नसक्ने चाहिँ भएको छु अहिले